योगा गर्नु राम्रो हो सबैजनाले गर्छ मान्छेको जिउ फिट हुन्छ सबैजनाले गर्छ हामी त सक्दैनौँ हाम्रो अलिक उमेरले पनि नाघ्दै जाँदैछ सक् गर्दैनौँ पनि अलि केटाकेटीहरूले गर्छ कोही केटाकेटीले गर्छ कोहीले गर्दैन कोही सुतिबस्छ फोन खेलाइबस्छ कोही कोही मात्रै जान्छ खेल्नु तेह्र चौध वर्ष पुगेकोहरू राम्रो हुन्छ उनीहरूसँगै हेरेर गर्नुपर्छ सानोदेखिको ठुलो सबैजना सबैजनाले योगा गर्नुपर्छ योगा गर्नु धेरै फाइदा छ